हजुर भन्नुहोस् हजुर हजुर

र अब के तपाईँ चाहिँ यो चिया लिएर एउटा कुनै लेख लेख्नु हुँदैछ ए र त अब अब के भन्नु यहाँ अब चिया बगानको मजदुरहरूको आवस्था त अहिले एकदमै दयनीय आवस्था नै छ नि अब न त चिया बगानमा मिनिमम वेज एक्ट लागु हुन्छ है र यहाँ चिया बगानको मजदुरहरूले न त अब अहिले समयमा घर धुरा त्यस्तो अब चियाबगान मालिकबाट त्यस्तो सहुलियतहरू पाउनु सकिरहेको छैन है र अब अब धेरैवटा अब नजिकको धेरैवटा बगानहरू कसैले कोही बेला अब बन्द गर्ने हो पिएफको पैसाहरू समयमा नबुझाइदिने अब चियाबगान मालिक र मजदुरहरू माथि चाहिँ अब एकदमै अब तनावपूर्ण स्थिति भएको जस्तो भइराखेको छ अहिले के भनेदेखि मालिकहरूको अन्याय अत्यचारले अब एकदमै पराकाष्ठा नागेर गइकसेको छ त्यसले गर्दाखेरि अब चियाबगान मजदुरहरूलाई एकदमै जीवन धान्न नै अब मुस्किल परिरहेको स्थितिहरू छ अब खोइ के भन्नु अरू त अब त्यस्तै हो अब हजुर अब खोइ बोनस अब हाम्रो युनियनको लिडरहरूले अब बिस प्रतिशत बिना अब बि बिस प्रतिशतको बोनसको माग गरेर मिटिङहरू चलिरहेको छ है र अब मिटिङहरूमा मालिकहरूले बिस प्रतिशत ठ्यक्कै बोनस दिनु नसक्ने है त्यस्तो खालको अब कुराहरू सुनाउनुहुन्छ उहाँहरूले अब अहिले त अब बिस प्रतिशत बोनस पाएनौँ भने त अब हाम्रो त दस अब दसैँ पनि अन्धकार हुन्छ नि अब आठ हजार नौँ हजारको स्यालेरी त्यत्रो ठुलो चाड दुई दुईववटा चाड मनाउनु पर्छ दसैँ दिवाली हो अब एकदमै साह्रो छ नि र त हेर्नुहोस् न अब खोइ नेताहरू मिटिङ गर्छ हो पहिला चाहिँ भन्छ बिस प्रतिशत बिना थाप्नु हुँदैन भन्छ हो फेरि लास्टमा गएर चाहिँ अब फेरि पन्ध्र पर्सेन्टमा मिल्यो अरे भन्छ अब हामीले त त्यो अब पैसा हुँदैन त्यही पन्ध्र पर्सेन्ट भए पनि थाप्नै पर्छ नि र त हजुर हजुर के हुन्छ अब हेर्नुहोस् हुन्छ हुन्छ